हेलो कालिम्पोङ इन हो ए हजुर तपाईँहरूको रुम तेइस तारिकको लागि खाली छ तेइस तारिक जुलाई यही महिना हजुर हजुर अँ तपाईँहरूको कस्तो रुम एसी रुम छ कि फ्यान भएको कस्तो रुम छ ए हजुर ए हजुर ए हजुर हामीलाई थ्री थ्री पिपलको लागि एउटा रुम चाहिएको छ कि तिनजना मान्छेको लागि तिनजना मान्छेको लागि रुम चाहिएको छ त्यो एभाइलेबल छ होला नि है हजुर हजुर ए हजुर तपाईँको कति पर्छ होला त्यहाँ तपाईँको डेली ए फोर्टिन हन्ड्रेड तपाईँहरूको त्यहाँबाट चाहिँ कालिम्पोङ ओके ओके ए हुन्छ हुन्छ अन्त सुन्नुहोस् न तपाईँको त्यहाँबाट गाडीहरू प्रोभाइड हुन्छ होला नि है कालिम्पोङ वरिपरि टुरिजममा यसो है हजुर त्यहाँ कालेबुङमा कति कतिवटा एक दुईवटा स्पटहरूको नामहरू फेमस स्पटहरूमा त घुमाइदिनु सक्नुहुन्छ होला हामी तिन दिन जस्तो बस्छौँ होला हो त्यसले गर्दा तिन दिन

हजुर हजुर

ए ओके ओके थ्याङ्क्यु अन्त सुन्नुहोस् न तपाईँको यो बुकिङ लागि एडभान्सहरू केही पर्छ कि अहिले कि डाइरेक्ट आउँदा हुन्छ कि ए ए त्यसो भान अहिले होटल त्यति खाली नै छ है तपाईँहरूको त्यसो हो भने ए हुन्छ हुन्छ हुन्छ थ्याङ्क्यु सो मच म आउनु अगाडि कल गर्छु नि है तपाईँलाई